भाइ अस्ति त मैले तपाईँको डोमिनोसबाट जुन त्यो यो अडर गरेको थिएँ नि पिज्जा त्यो पिज्जा त एकदमै खराब जस्तै लाग्यो हो किनभने त्यो पिज्जा खाएकोदेखि चाहिँ नानी अलिकति बिसन्च भयो किनभने त्योभन्दा अगाडि त एकदमै राम्रो थियो एकदमै राम्रो थियो केही भएको थिएन उसलाई किनभने घरको खानै खाइरहेको थियो बाहिरको खाना केही पनि खाएको थिएन अनि त्यो बाहिरको खाना भनेको त्यही तपाईँकै डोमिनोजबाट अडर गरेको त्यो पिज्जा मात्रै हो त्योबाहेक त अरू केही पनि खाएको थिएन त्यै खाएकैदेखि चाहिँ नानी एकदमै बिसन्च भयो त्यही भएर उसलाई मैले त्यो दिन त अब हस्पिटल लान पनि सकिँन भ्याइनँ किनभने राति अडर गरेको राति अब लानु पनि सकिन त्यही कारणले भोलि डक्टर देखाउनु लगेको लौ डक्टर देखाउन जाँदा चाहिँ फुड पोइजनै भन्यो डक्टरले अन्त त त्यही फुडै होला किनभने घरमा त अब सादा खाना नर्मल खाना नै खाइरहेको थियो अनि त्यो भएर हेर्नु नि भाइ उ त्यो डोमिनोसबाट त्यो अर्डर गरेकोले त कस्तो मलाई त लस्टै लस भयो नानीको स्कुल पनि लस भयो नानी स्कुल पनि जानै पाएकै छैन त्यही भएर चाहिँ म त स्कुलमा त्यो पनि भयो फेरि हस्पिटल राख्नु त्यत्रो खर्च जानु आउनु त्यो एउटा पिज्जाले गर्दा हेर्नु त भाइ कस्तो भयो मलाई त लस्टै लस नानी त्यही अब नानीको हेल्थ अब लस्ट पैसा लस भन्नु त अलगै कुरा हो तर नानीको हेल्थकोमा पनि धेरै असर पऱ्यो हेर्नुहोस् त नानीको स्कुलमा पढाइ डिस्टर्ब भयो उसलाई ऊ स्कुल गइरहेको थियो ऊ उसको टेस्ट चलिरहेको थियो फेरि नानीको टेस्ट पनि बिगार्यो उसले एक्जाम राम्रो लेख्न नसकेर टेस्ट पनि खत्तम पाऱ्यो उसले यो हस्पिटलमा बसेको बसेको कन्टिन्यू अन्त फुड पोइजनहरू उसलाई त डाइरिया भोमिटिङ भएको भएको भएर त मलाई कत्ति साह्रो पऱ्यो नि तपाईँहरूको म अब कसरी भन्नु भन्नु त भाइ तपाईँलाई तपाईँको तपाईँलाई कम्प्लेन गर्नु कि त्यहाँको डोमिनोसमै कम्प्लेन गर्नु ल भन्नुहोस् त भाइ तपाईँले पनि चेक गर्दा ल्याउँदाखेरि त चेक गरेर ल्याइदिनुपर्छ नि त अन्त हेर्नु कस्तो रड्डी भयो मलाई कस्तो लाग्यो म त अस्तिदेखि तपाईँलाई भनौँ भनौँ भनौँ भन्दा भन्दा त्यो भन्नु पनि पाइनँ अनि अहिले त ठिक्क तपाईँलाई देखेर मैले भन्नु भनेको नि त म त्यै डोमिनोसमै आएर त्यहीँनिर चाहिँ कम्प्लेन गरौँ भन्दै थिएँ कि तपाईँलाई यसरी अर्डर गर्दाखेरि त ल्याउँदाखेरि त राम्रो ल्याइदिनुपर्छ नि अन्त कस्तो ल्याइदिनुभएको हेर्नुहोस् हामी त नानीहरूले बिचारा डोमिनोस डोमिनोस डोमिनोसमा राम्रो पाउँछ ताजा पाउँछ आमा ताजा फुडहरू पाउँछ त्या त राम्रो खाना पाउँछ भन्दा डोमिनोसको धेरै कुरा सुनेको थिएँ भरै डोमिनोसको त यस्तो खत्तम पो अर्डर आउँदो रहेछन् त डोमिनोसबाट त अनि के अर्डर गर्नु डोमिनोस त अन्त खत्तम भयो त हामीले यो त्यो खाना हामीले यतिखेर उयस गरिदिनु हो भने भाइरल गरिदिनु हो भने तपाईँहरूको डोमिनोस त डुब्छ त अन्त भाइ मैले त एक फर्स्ट टाइम भनेको त यस्तो उयो गरिनँ अर्डर उयो गरिनँ तपाईँहरूलाई तर अब आइन्दादेखि चाहिँ म यस्तो गर्न सक्दिनँ भाइ अब चाहिँ तर म हेर्नुहोस् नानीहरूको खराब भयो उसको उयो नै हेल्थ नै खराब भयो